र हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ है अब जति पनि हाम्रो युवावर्गहरू जति पनि अब पढेर कति त पढेर बस्यो कति नपढेर बसिरहेको छ है यो विषयमा चाहिँ अब अलिकति हाम्रो के छ भन्दाखेरि चाहिँ हाम्रो युवावर्गमा पनि धेरै कुछ गर्नेहरू छ है भोलिको दिनमा भविष्य उज्यालो पार्नेहरू पनि छ तर त्यो विषयमा चाहिँ अलिकति मलाई के लाग्छ भन्दाखेरि चाहिँ अब हाम्रो अलिकति माथिको ठुलो बडा भनौँ न होइन ठुलो बडाहरूले अलिकति त्यो विषयमा चाहिँ अलिकति हेरकोर भनौँ न है अब एउटा उ शब्दमा हेरकोर गरेको छैन अहिलेसम्म गरिरहेको छैन हाम्रो कालेम्पोङ जिल्लामा र हाम्रो युवावर्गहरूले चाहिँ कोसिस गरिरहेको छ अब उनीहरूको मनमा छ नि जसले गर्ने अब जे पनि गर्ने राम्रै गर्ने आफ्नो समाज आफ्नो गाउँ समाजहरू सबैलाई हेरेर गर्ने एउटा सोच विचार राखिराखेको छ त्यो अहिलेसम्म भएको छैन है किन भएको छैन भन्दाखेरी हाम्रो ठुला बडाहरको नेताहरको एउटा अलिकति पार्टीबाजीमा अलि जान्नेहरूले चाहिँ अब हेरेको छैन अहिलेसम्म र हाम्रो अब एउटा पढेर बस्ने हाम्रो युवावर्गहरू कति अब है कमानतिर काममा लागिरहेको छ कति सिभिक पुलिसतिर लागिरहेको छ होइन कति अब आफ्नै ब्यवस्था आफ्नै कर्महरू गरिराखेकोछ र अब त्यो विषयमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ अलिकति हाम्रो युवावर्गहरलाई चाहिँ युवा वर्गहरलाई चाहिँ अलिकति हाम्रो माथिको ठुलो मान्छेहरूले पनि अलिकति बुझेर है उनीहरूको सोच विचार गरेर उनीहरूले अलिकति त्यो विषयमा चाहिँ उनीहरूले के हो कसो हो भनेर सोचदिनु चाहिँ मलाई अलिकति जरूरी लाग्छ होइन त्यो विषयमा चाहिँ अब अलिकति

ठुला बडाहरूले हेरिदिनु पर्छ